मलाई सबैभन्दा खुसी लाग्ने कुरो चाहिँ के हो भनेदेखिलाई जब घर परिवारसँग एकैसाथमा बसेर बिहान ब्रेकफास्टदेखि लिएर लन्च खाना खान पाउँछौँ है बाह्र बजीको बेलुकाको अनि दुखः सुखको कुरा हुन्छ घर परिवारमा त्यो सबैभन्दा खुसी हुने कुरा हो त्योसँग सँगै साथीभाइ भेटिन्छ साथीभाइ भेटेपछि आफ्नो दुखः जत्ति पनि दुख छ सबै दुखःलाई पन्छाएर त्यो साथीभाइहरूसँग सबैको सेयर गरेर सेयर गर्दाखेरि जुन कुरा निस्किन्छ है हाँसी दिल्लगी हुन्छ त्यो सबैभन्दा ठुलो खुसीको पल हुन जाँदछ अनि खुसी हुनु चाहिँ मलाई खास लागेको कारण चाहिँ के हो भनेदेखिलाई हामीले जब टेन्सनै लिनु सक्दैनौँ भनेदेखि टेन्सन जब हामी टेन्सन लिन्छौँ त्यो टेन्सन जब दूर हुन्छ त्यो नै चाहिँ सबैभन्दा ठुलो खुसीको समय जस्तो चाहिँ मलाई लाग्दछ